ओ साथी सिर्जना यो मालबजारमा नि सारी किनेको छु कस्तो राम्रो छ हो अनि त कति दामी लाग्दैछ पेहने भनें त आमै कस्तो राम्रो सुहाउँदै छ हो अनि त मैले कि वहाँ बिहामे गएको थियो अनि त साथी सोधेको सोधेको कहाँबाट ल्याएको साडी कहाँ मलाई पनि बताइदेऊ न म पनि किन्छु नि त ल ल म गएँ भने भन्छु नि ल अनि त मेरो बुराले पुरा मन परायो छोराछोरी पुरा मन पराउँदै छ हो अनि त म त यो सारी पुरा मन पर्यो धोयो भने पनि कलर जाँदैन हो अनि त यो धोयो भने पनि कलर जाँदैन हो अनि त म मजाको लाग्यो हो अनि त म त यो पेहनेर पूजापाठमे जान्छु पुरा मन लाग्यो हो अनि त छोरी पनि भन्दैछ जाऔँ कि जाऔँ जानुपर्छ ल सिर्जना ल ल अनि त म पनि बिहामे जान्छु हो अनि त यो लगाएर जान्छु अनि त बुरा पनि भन्छ ये लगाएर जानुपर्छ ल कस्तो राम्रो साडी छ हो अनि त छोरा पनि भन्यो ल आमा जानुपर्छ ल पूजापाठमा यो पेहनेर जानु ल कस्तो दामी लाग्यो हो अनि त उसको चुन पनि कस्तो राम्रो लाग्यो प्लेट पनि मजाले बस्यो हो कलर पनि जाँदैन हो अनि त नानी पनि पुरा मन पराउँदै छ अनि त सारी त कस्तो दामी छ नि आमै साथी त सोधेको सोधेको जाऔँ कि जाऔँ जाऔँ कि जाऔँ किन्नुको लागि जाऔँ कि जाऔँ त ल म जानुपर्छ नि पर्खी न एकदिन टाइम निकालेर जानुपर्छ ल अनि त छोरी पनि भन्दैछ मलाई पनि लैजाऊ ल म पनि किन्छु हो अनि त पुरा राम्रो लाग्दैछ साडी भन्दैथियो हो अनि त छोरा पनि भन्दैथियो आमा कहाँबाट किनेको यो साडी साडीके त कस्तो कलर राम्रो छ कलर पनि जाँदैन हो दामी छ एकदम कस्तो रातो रातो पहेँलो पहेँलो साडी छ कि मजाको सुहाउँदै छ हो अनि त म त ये लगाएर जान्छु पूजापाठमे हो अनि त ल ल ल सिर्जना जानुपर्छ ल